मलाई चाहिँ किनभने घरकै खानाहरू एकदमै उयो लाग्छ राम्रो लाग्छ एकदम टेस्टी खानाहरू मनपर्छ के भने मलाई विषेश गरेर टेस्टी खाना चाहिँ के भने निउट्रेलालाई चाहिँ निउट्रेलालाई चाहिँ बेसनमा फा मिलाएर फ्राई गरेको चाहिँ एकदमै मनपर्छ त्यो चाहिँ के भने ग्रेभी पाराले रमभेँडा मरमसाला अदुवा लसुन सबै हालेर खाने साह्रै मनपर्छ कि तर हामी चाहिँ किनभने योअदुवा लसुन हालेर कहिले खाने गरेको छैनौँ यसै कारण चाहिँ हामी चाहिँ भेज खाना चाहिँ एकदम नर्मल भेज खान्छौँ हामी त्यहाँदेखि चाहिँ हामी वरिपरि जाँदा पनि हाम मलाई एकदमै भेजको खानाहरू अब एकदमै पसन्द लाग्छ यसै कारण घरमा चाहिँ कसैले बनाएर दिए पनि हुन्थ्यो जस्तो लाग्छ मिठो मिठो खानाहरू जस्तोमा मलाई दाल मनपर्छ र दालमध्येमा मलाई कालो दाल मनपर्छ रहरको दाल मनपर्छ गुन्द्रुकको रसहरूसित चाहिँ एकदमै भात मलाई एकदम खुसी लाग्छ खानु मनलाग्छ त्यहाँदेखि चाहिँ मलाई आफ्नै हातले पकाएको खानाभन्दा चाहिँ मेरो छो नाता नातिनी नाता नातिनीले बुहारीहरूले पकाएको खाना चाहिँ साह्रै मनपर्छ अन्तमा मेरो अर्को के रे नितु बुहारीले पकाएको खाना चाहिँ एकदमै मिठो लाग्छ मिठो लाग्छ उसले एकदमै टेस्टी पाराले अल्छी नगरिकन अल्छी नगरी मिहिनेतले नै पकाएर उसले दिनु दिन्छ मलाई एकदमै याद आउँछ अहिले तर उसको यहाँ छैन त्यही कारणले म आफै नै आफ्नै हातले आफैले नै पकाएर खाने गर्छु आफैले नै पकाएर खान्छु मलाई गुन्द्रुकको रस मनपर्छ अचार गुन्द्रुकको अचार पनि हुन्छ अरू थोक के रमभेँडाको अचार पापड पापड अरू भाजी गरेको बैगुन भाजी पापड न्युट्रेलाको अचार पनि हुन्छ न्युट्रेलाको अचार पनि त्यसरी नै फ्राई गरेर बनाएको मिठो लाग्छ मुलाको अचारहरू पनि जस्तोमा छुर्पी हालेको मनपर्छ टेस्टी लाग्छ अरू भन्दाखेरि पनि म अरू भेज खाना नै मनपर्छ माछा मासुहरू त त्यति मलाई याद लाग्दैन अरू भन्दाखेरि मलाई हाम्रो चाहिँ सादा खानामा नै हामीलाई टेस्टी लाग्छ अरूलाई कस्तो लाग्छ मरमसाला हालेको लसुन अदुवा हालेको गरम मसलाहरू हाल्छ सबै सबै त्यो खानाहरूमा हामी चाहिँ त्यो खाँदौँन भेज खाना खान्छौँ हामी चाहिँ त्यति नै हो हाम्रो चाहिँ यति बुहारीहरूले पकाउँदाखेरि चाहिँ टेस्टी नै हुन्छ तर आफ्नो हातले पकाएको खाना चाहिँ मैले भेज खानाहरू नै ज्यादा बनाउने गर्छु